मलाई अमरनाथ चाहिँ पैदल जाने इच्छा छ किन भनेदेखि अब धेरै मन लागेको छ जानुको लागि अब मलाई अब जानु मन लागेको छ भनेर भनेर पनि भएन अब भाकल गरेको जस्तो हुन्छ तर मलाई जानु चाहिँ धेरै पैदल गएर अब ऊ यो गर पुग्ने चाहिँ इच्छा छ तर अब जानु चाहिँ सक्दैन होला अब भगवानलाई अब आशा गर ऊ यो भगवानले बोलाउनुभयो भने अब हामी पुग्नु सक्छौँ तर अब अहिलसम्म चाहिँ अब खोइ अब जाने इच्छा मात्रै राखेर पनि भएन भगवानले बोलाउनु पऱ्यो त्यहाँ पुग्नुको लागि जानु चाहिँ धेरै मन छ